हजुर दाजु म अस्ति तपाईँकोबाट उयो पलङ च्यादर लगेको थिएँ ऊ म ऊ बोलेको कि अन्त तपाईँले त्यो पलङ च्यादर दिनुभएको थियो नि त्यो चाहिँ दामी भयो होइन तपाईँले भन्नुभएको थियो कलर पनि जाँदैन साँच्चिमै कलर पनि गएन धुँदाखेरि एउटा कलर पनि गएन होइन अनि त्यसको प्याटर्नहरू पनि दामी डिजाइन पनि दामी कपडा पनि दामी थियो होइन कटनको दामी थियो अन्त चाहिँ अब रुममा पनि सुट गर्ने अन्त मेरो फ्यामिलीहरूले पनि धेरै मन परायो त्यो त्यो पलङ च्यादर होइन अन्त अब अझै आयो भने अझै लिएर आउनु भन्नुभएको छ नि त कि अन्त अझ आयो भने चाहिँ मलाई राखिदिराख्नुहोस् न ल दाजु किन तपाईँको पनि पैसा हुन्छ होइन मेरो साथीहरूले पनि पुरा मन परायो नि त मेरो साथीहरूले पनि अझै ल्याइदे भन्दै भन्दैथ्यो कि अनि अझै राख्दिनुहोस् न ल दाजु अब तपाईँलाई पनि त पैसा हुन्छ तपाईँलाई पनि त फाइदा हुन्छ होइन अन्त त चाहिँ अब राखिदिनुहोस् न अझै आयो भने दामी दामी कलर ल्याइदिनुहोस् न ल दाजु